अब हामी चाहिँ सालमा एकपल्ट अब हाम्रो परिवार यता छिमेकीको परिवार मिल्ने मिल्ने दुई तिन परिवार मिलेर चाहिँ बनभोजको लागि जान्छ पिकनिक खेल्नु होइन अब यहाँ रेलि जान्छौँ नजिक पनि हो छिटै पुग्ने होइन छिटै पुग्ने बेलुका पनि छिटै फर्किन सक्ने भएर चाहिँ त्यही कारण चाहिँ रेलीमा चाहिँ अब खोला हो होइन हाम्रो नानीहरले यतातिर त खोलाहरू देखिको छैन होइन अहिलेसम्म खोलाहरू देखेको छैन त्यही भएर चाहिँ खोलामा लाँदा नानीहरू पनि पुरा रमाउँछ होइन पानी खेल्नु पाउँछ पौडी खेल्न पाउँछ तिनीहरूले चाहिँ मज्जाले इन्जोय गर्छ हो त्यति बेला चाहिँ हामी चाहिँ अब हतार हतार खाजाहरू बनाएर दिनु पर्यो खाजा बनाएर दिइसक्ने बित्तिकै फेरि चुला बनाउनु पर्यो यता दाउरा खोज्न पर्यो दाउरामा भात मासु पकाउनु पर्यो होइन केटा केटीले चाहिँ नानीहरूले चाहिँ मज्जाले इन्जोय गर्छ हामी त अब बनभोजै गए पनि पिकनिकै गए पनि हामी चाहिँ खानै पकाउनु हो खाना पकायो दियो अब उनीहरू रमाउँदाखेरि हामी नी रमाउने हो त्यति नै हो